हेलो नमस्ते सर हजुर हाम्रो यो पानीको प्लान्सको लागि दस लाखको बजेट आएको छ नि हजुर त्यो हामीले एउटा किस्नेको घरमा एउटा अरमानको घरमा त्यहाँदेखि सिरियल्ली हामीले पाँच घर पल्लोपट्टिसम्म राख्नु पर्ने हुन्छ र तपाईँले मलाई यसको अलिकति चार्टहरू बनाएर दिनुहोस् कहाँ कहाँ कति कति के के जानु पर्छ हुन्छ सर र मैले सर अहिले फिलहालै मैले दसवटा घरको नाम उठाएको छु र दस घरमा चाहिँ पाँच घरसँग प्लान भइसकेको छ तिन घर तिन घरको चाहिँ म तपाईँलाई पठाउँदैछु ल सर हजुर र रहेको दुई घरको पेन्डिङ चाहिँ त्यस पछाडि गरौँ

हजुर हजुर हजुर हजुर सर हजुर हजुर हजुर हजुर हजुर हजुर सर हुन्छ हजुर सर हजुर सर हजुर हजुर त्यस्तो हुँदैन नि सर हजुर सर हजुर हजुर हजुर हुन्छ हजुर म र होइन होइन सर र हाम्रो अलिकति बजेट बेसी बढिरहेको छ अनि यो बजेटबाट तपाईँको टेन लाखको टेन्डरबाट नौ लाख रुपियाँ चाहिँ खर्च भइसकेको छ दस लाखको चाहिँ नौ लाख रुपियाँ खर्च भइसकेको छ अनि हामीले यो रहेको एक लाखले चाहिँ गाउँ घरमा चाहिँ पानीको प्रबन्धहरू मिलाउनु पर्नेछ र तपाईँलाई म त्यो पानीको प्रबन्ध मिलाउनुको लागि अनुमति माग्दैछु तपाईँले मलाई अनुमति दिनुहोस् हजुर हस् हस् सर हुन्छ हजुर हजुर हजुर सर र सर हजुर यति भन्दै म तपाईँलाई धन्यवाद जनाउँदै तपाईँले दिनुभएको पो प्लानले सबैको घरमा पानी पुगि पुग्नेछ यो वादा गर्दै म कल राख्दैछु हस् सर